म कालिम्पोङ दार्जिलिङ याङ्माकुमको हो म वहाँ माथि चाहिँ क्लास एटसम्म पढेँ त्यहाँबाट पछाडि नाइन र टेन चाहिँ बाख्राकोट हाई स्कुल पढेँ त्यस पछाडि हाई स्कुल पढेँ त्यहाँबाट उता नर्स ट्रेनिङ गर्दैथेँ नर्स ट्रेनिङ गर्दागर्दै यता अब यहाँ मेरो अब हस्बेन्डसँग बिहा भएर आएँ अब यहाँ आएपछि फेरि मैले पढ्ने चान्स पाइनँ कमानमा काम गर्नुपर्ने भयो कमानमा काम गर्नुथालेँ मेरो हस्बेन्ड चाहिँ गाडी चलाउनुहुन्छ अहिले हाम्रो चारजनाको फ्यामिली छौँ छोरा र छोरी छोरी चाहिँ पढ्दैछ छोराछोरी पढ्दैछ त्यही अब नानी पढाउनु छोराछोरी पढाउनु घरसंसार चलाउनुमै हामी दुईजना अब व्यस्त थियौँ के गर्नु अब यस्तो भयो